मेरो सबभन्दा पहिलो मगाएको राम्रो सामानहरूको बारेमा भन्नु पर्दा अनलाइन सपिङको एचएनएम ब्रान्डबाट मैले एउटा ज्याकेट मगाएको थिएँ त्यो ज्याकेटको रङ चाहिँ कालो र सेतो थियो मलाई त्यसको दाम चाहिँ दुई हजार परेको थियो मेरो साथीभाइहरूले अनलाइनबाट मगाएको सामानहरू राम्रो आउँदैन है भन्दै थियो तर पनि मलाई उत्सुक जागेर मैले त्यो ज्याकेट मगाएको थिएँ जब त्यो ज्याकेट मैले पाए पछि मैले त्यसलाई खोलेर हेर्दा अनि मैले ल लगा लगाएर हेर्दा त्यसको मलाई मलाई त्यसको साइजहरू सबै फिटिङ भयो कलर पनि मैले फोनमा जस्तो नक्सा देखेर मगाएकोले त्यस्तै आएको थियो अनि मैले आ ऐ अहिले पनि म जहाँ जाँदा पनि त्यही ज्याकेट लगाएर जान्छु अनि मैले जब त्यसलाई धोए पछि न त्यसको साइजमा न त्यसको साइज घट्यो न त्यसको लेन्थ घट्यो न त्यसको न त्यसको जिपमा पनि कुनै खराजहरू आयो र पनि मलाई पहिला पहिला मैले जो साथीहरूले अनलाइनबाट मगाएको सामानहरू राम्रो आउँदैन भन्दै थियो अहिले त्यही साथीहरूले उनीहरूलाई पनि मलाई पनि मगाइदेन भन्दै भन्ने कुरा गर्छन् मलाई चाहिँ लाग्छ कि मे मेरो दुई हजारको दुई हजारको ज्याकेटको पैसा चाहिँ अ अदा भयो